खेतीपातीमा मनपर्ने पक्ष चाहिँ मेरो यही हो अब हामी खेतीबालीमा काम गर्दाखेरि अब पसिना निस्कन्छ त्यो शरीरबाट त्यो पसिना निस्के पछि चाहिँ हाम्रो शरीर स्वस्थ रहन्छ केही रोगहरू लाग्दैन शरीरमा भएको हड्डीहरू पनि हाम्रो मजबुत रहन्छ कुनै रोग लाग्नु सक्दैन त्यसरी नै हामी अब खेतीबालीको काम चाहिँ अब गरिरहनु पर्छ र हामीले लगाएको खेतीपातीहरू अब मजाले टाइममा फलफुल लागेर मजाले फल्दाखेरि चाहिँ अब हामीलाई खुसी लाग्छ